तपाईँले स्नेक अर्डर गर्नु भएको थियो आइपुगेको छैन हजुर हजुर कुन चाहिँ जुस होला ए हुन्छ त कति चाहिएको हो ए हजुर हुन्छ एक कार्टुन भरे पठाइदिन्छु नि हिरणको गाडीमा पठाइदिन्छु नि हजुर खै कसको गाडीमा पठाउनु हो प्रितिका हुन्छ ढिलो हुन्छ नि प्रितिका त तपाईँ आउनु सक्नुहुँदैन ए हजुर खै अब यहाँकै एउटा भाइलाई भनिकन पठाउँछु नि गाडी म कल गर्छु नि अहिले पठाएँ पछि ल हुन्छ हजुर ए ल हुन्छ म पठाइदिन्छु नि हजुर ए हुन्छ एक कार्टुन होइन ए हजुर हुन्छ म अहिले कल गर्छु नि ल पठाइदिए पछि गाडीमा हजुर हुन्छ ए हुन्छ यही नम्बरमा कल गर्छु नि हुन्छ